हजुर मलाई त्यस्तो लाग्दैन कि केटी मान्छेहरूले मात्रै खाना बनाउनुपर्छ भनेर मलाई यस्तो लाग्छ कि स सबैले खाना बनाउनुपर्छ है र खेत खाना बनायो भने कोही ठुलोसानो हुँदैन होइन र धेरै धेरैभन्दा पनि धेरै राम्रो हुन्छ के सबैले मिलेर खाने खाना बनायो भने है अन्त महिना महिलाहरूको काम मात्रै होइन त्यो खाना बनाउने र सबैको काम हो है अन्त र हाम्रो परिवारमा हाम्रो बाबाले खाना पनि बनाउनुहुन्छ धेरै राम्रो हुन्छ त्यो खाना र यत्ति मिठो हुन्छ र सबैले बनाउँछ त्यो खालि केटीहरूको मात्रै होइन खाना बनाउने त्यो सबैले बनाउँछ केटाहरूले पनि बनाउँछ र हाम्रो घरमा हाम्रो बाबाले बनाउनुहुन्छ यति मिठो खाना हुन्छ कि धेरै राम्रो लाग्छ धेरै स्वादले आउँछ है र सबैले मिलेर बनाउनु पर्नेछ